जीवनयापनको लागि मैले चुनेको पेसा चाहिँ शिक्षिका हो म एक शिक्षिका हुँ अनि यो पेसा चाहिँ मैले कसरी लिएँ या सुरु गरेँ भन्दाखेरि चाहिँ यसको चाहिँ जब म बाल्यकाल थिएँ त्यति बेलाखेरिदेखि नै मेरो बाजेको चाहिँ इच्छा थियो हामी नातिनीहरूलाई चाहिँ शिक्षिका बनाउने अनि वर्षैपछि दसैँमा जब उहाँले हामीलाई उहाँले टिका लगाइदिनु हुन्थ्यो त्यति बेला उहाँको एउटै आशीर्वाद हुन्थ्यो वर्षैपछि एक असल शिक्षिका बन्नु योपालि योपालि दसैँमा पनि त्यही नै आशीष दिनुहुन्थ्यो अर्को पालि पनि त्यही प्रत्येक वर्ष नै उहाँको मुखबाट खालि एक असल शिक्षिका बन्नु भनी आशीर्वाद दिनुहुन्थ्यो त्यो पनि होला एउटा मेरो उहाँले दिनुभएको आशीर्वाद पनि हो अनि अर्को चाहिँ म आफै पनि जब म सानो थिएँ त्यति बेलादेखि मलाई शिक्षिकाको पेसा एकदमै मनपर्ने म स्कुल जाँदा पाठशाला जाँदा पनि जब म शिक्षक शिक्षिकाहरूलाई देख्थेँ त्यति बेलाखेरि पनि मलाई उहाँहरूको काम देखेर उहाँहरूको लगन देखेर मलाई एकदमै मनपर्ने मैले योबाहेक चाहिँ मैले अरू कुनै पेसालाई पनि मैले सोच्नु पनि सकिनँ अनि जब म क्लास टेन ट्वेल्भ पास गर्दै गएँ अझै मेरोमा त्यो शिक्षिका बन्ने अझै त्यो मैले मेहनत गर्दै गएँ अनि अर्को कुरो चाहिँ जब म क्लास टेन फाइनल सकेँ त्यसको बादमा चाहिँ मैले घरगाउँकै भाइबहिनीहरूलाई ट्युसन पढाउने गर्थेँ अनि उनीहरूलाई ट्युसन पढाउँदाखेरि मैले धेरै ज्ञानहरू पाएँ अझै मेरो शिक्षिका बन्ने मेरो जोसमा अझै अझै मैले जोस पाउँदै गएँ अनि कलेज पढ्दा पनि मैले ट्युसनै पढाउँथेँ अनि जस्तो मैले ट्युसन पढाउँथेँ कलेज पढ्दाखेरि तर त्यो सकेपछि चाहिँ मैले जस्तो कलेज सकेँ त्यस्तै मैले शिक्षिकाको पेसा सुरु गरेँ अनि अहिलेसम्म भन्नु हो भने मैले पन्ध्र वर्षभन्दा बेसी शिक्षिका भएर बिताइसकेको छु र आउने दिन पनि म शिक्षिका नै हुनेछु र योभन्दा राम्रो काम योभन्दा एउटा बहुमूल्य काम या पेसा चाहिँ मैले अरू सोचिनँ पनि अनि मलाई यही नै सबैभन्दा राम्रो लाग्छ